हाम्रो घर गाउँघर वरिपरि चाहिँ है बेसी प्रायः जस्तो मान्छेले चाहिँ मोटिने मान्छेले चाहिँ केरा दाल भात ड्र ड्राई फ्रुटहरू दुध अनि अझै दिनभरि उनीहरूले खाइबस्छ यस्ता कुराहरू